हाम्रो गाउँमा बिजिनेसमेनहरू त धेरै छन् सानसाना दोकानहरू त धेरै छन् तर सिलगढीबाट सामान राम्ररी आउँदैन किनकि हाम्रो गाउँमा बाटोहरू राम्रो छैनन् र बाटोहरू बिग्रेकोले गर्दा गाडीहरू त्यति आउँदैन र गाडीहरू आए पनि बेसी चार्ज ली लिन्छन् जस्तै एक एउटा सामान मगाएपछि आठ सय नौ सय रुपियाँ पर्छन् गाडी भाडा त्यसैले गर्दा बेसी सामान पनि आउँदैनन् अनि मा ग्राहकहरू पनि कम्ती आउँछन् किनकि गाडी भाडा बेसी परेकोले गर्दा सामानको दाम पनि त्यस्तै हुन्छन् र प्रफिट पनि बेसी हुँदैनन् त्यसैले गर्दा हाम्रो गाउँको बाटोहरू यसो बनाइदिनुपर्ने हो अनि सामानहरूको दाम घटाइदिनुपर्ने हो अलिक अनि फ्युलहरूको दाम घटाइदिनुपर्ने हो जसले गर्दा हामीलाई भाडा कम्ती परोस् र ग्राहकहरू पनि आवोस् अनि सामान बे किनोस् अनि हाम्रो दोकान चल्छ र त्यसै प्रब्लम सल्भ भइहाल्छ त्यसैले गर्दा यो चाहिँ काम चाहिँ गर्नुपऱ्यो